मैले तेल मगाएको थिएँ टाउकोमा लगाउने तेल अनि जुन अब मैले जुन अब एड्भर्टाइजमा देख्दा चाहिँ एकदमै राम्रो देखाइ रहेको थियो कारण अब एक महिनामा होइन कम्मरसम्म पुग्छ दुई महिनामा तिन महिना छ महिनामा हो यसरी बढ्दै गएकोहरू मैले देखेँ त्यो आदिवासी तेल मैले मगाएको थिएँ एउटा जुन जडीबुटीले बनाएको त्यो तेल चाहिँ मैले मगाएको थिएँ एकदमै राम्रो देखेर एड्भर्टाइजमा चाहिँ दामी देखाइ रहेको थियो अनि मैले त्यो देखेर चाहिँ अब मेरो कपल अलिक झर्ने पनि हो अलिक टुक्रिन्थ्यो पनि अब कोर्दाखेरि यति बिघ्न झर्ने अनि त्यो मैले एड्भर्टाइज देखेर चाहिँ मैले मगाएको तर अब के के भन्नु म त त्यो खराब न खराब लाग्यो राम्रो लागेन कारण मैले खोइ एक महिना भयो दुई महिना भयो केही अब त्यसको के पनि अब राम्रो उयो आएको छैन न झर्नु पनि थामिएको छैन न लामो पनि भएको छैन अनि यो प्रडक्ट चाहिँ म मनपरेन मतलब अब राम्रो रहेन रहेछ अनि यो तेल चाहिँ अब देख्नुमा हेर्नुमा चाहिँ होला होइन बढ्छ बढ्छ होला अब त्यहाँ त कस्तो राम्रो एड्भर्टाइज गरिरहेको अब एक महिनामा कम्मरसम्म भएको एक दुई महिना लगाउँदा अलिक तल कति राम्रो होइन देखिरहेको थियो अब लामो लामो कपल देखेर चाहिँ मैले पनि त्यो देखेर मगाएको त महा बित्थाको रहेछ यो तेल त राम्रो लागेन अब यो तेल चाहिँ अब यो तेल चाहिँ अब म रिजेक्ट गर्छु मतलब अब अब चाहिँ लगाउँदिन अब चाहिँ जिन्दगी भर लगाउँदिन किनभने अब राम्रो रहेन रहेछ यसको यो प्रोडक्टै राम्रो छैन अब हेर्दा चाहिँ राम्रो अनि त्यो एड्भर्टाइजतिर पनि एकदमै राम्रो तर अब म चाहिँ लगाउँदिन कारण अब यसले न झर्नु थामिन्छ न लामो हुन्छ महा बित्थाको रहेछ यो तेल चाहिँ